हलो हलो अँ म सब्जी किन्ने म बेपारी हुँ र तिम्रो खेतीमा तिम्रो फार्ममा कति कति पैसा के रे कति कति सब्जीहरू छ कुन कुन सब्जीहरू छ आलु भयो प्याज भयो भेन्डीहरू भयो र लौकाहरू भयो फर्सीहरू भयो अनि अहिले कटहरको कटहरको सिजन छ कटहरको कसरी किलो अब आउने सिजनमा के के सब्जीहरू फल्दैछ जस्तै अब सिमीहरू भयो गाजर भयो बिटहरू भयो अनि जस्तै अब आउने समयमा भिन्डीहरू हुन्छ त्यो के के कस्तो सब्जीहरू के गाईको मल लगाएर सब्जी फलाएको होला त्यो सबै दामहरू कस्तो कस्तो थोक बजारमा बिक्री हुँदैछ त्यो सबै दामहरू बताइदिने

अहिले बजारमा खोर्सानी भयो शिमला मिर्च भयो जस्तै अब हाम्रो मसरुमहरू भयो यस्तो खेतीहरूको कस्तो अहिले खेतीमा हुँदैछ त्यो त्यसको दाम पनि बताइदिने ल धेरै जानकारी पायौँ र अबउसो पनि फेरि सब्जीहरू भए भनेदेखि हामी थोक बजारमा लानेछौँ